मैले अहिलेसम्म सोसलियल मिडियामा फलो गरेको फोटोग्राफर चाहिँ एउटा बर्ड्स अफ इन्डिया भन्ने छ है बर्ड्स अफ नेसन भन्ने छ अर्को है यो दुईवटा च्यानल चाहिँ म फलो गर्छु इन्सटाग्राममा है धेरै राम्रो राम्रो इन्डियाको अब बर्ड्सहरूको बारेमा फोटो खिच्छ हो अनि एकदमै अब वाइल्ड लाइफ अब बर्डको धेरैवटा राम्रो राम्रो भिडियोसहरू पनि पोस्ट गर्छ है पानी खाँदै गरेको नाच्दै गरेको है मजुरहरू नाच्दै गरेको नदेखेको अब बर्ड्सहरूको पनि फोटोस्हरू खिचेको हुन्छ है मैले कहिले नदेखेको अब डिफिरेन्ट डिफिरेन्ट डिजाइनको बर्ड्सको पनि फोटोहरू पनि हेर्न पाउँछु हो धेरै राम्रो छ यो च्यानल च्यानल त होइन यो अकाउन्ट इन्सटाग्राममा छ मलाई एकदमै मनपर्छ